हामीलाई आयुर्वेदिक शीघ्र होम्योप्याथिक जस्तो औषधीको स्रोतबारे जानकारी या ज्ञान त त्यत्ति धेरै छैन तर पनि जति जानिन्छ र त्यो जानेको छ त्यसको अनुसार चाहिँ अब जस्तो घाँटीहरू दुख्दाखेरि तुलसी पत्ता खाइन्छ घाउहरू के अरे हातहरू काटिँदाखेरि खुन निस्कियो भने झारपातहरू मोलेर त्यसको रस लगाइन्छ या लेप गरिन्छ त्यही त्यही हो आयुर्वेदिकको चाहिँ हामीलाई त्यत्ति ज्ञान छ र अस्पताल भ्रमणको बारेमा चाहिँ जस्तो अब आयुर्वेदको जस्तो अब ज्वरोहरू आउँदाखेरि आउँदाखेरि या के उयस हुँदाखेरि जडीबुटीहरू पनि खाइन्छ तर राम्रो नभएको हुनाले चाहिँ अब ट्याब्लेटहरू दबाईहरू खानैपऱ्यो त्यसको लागि चाहिँ हामी अस्पताल पनि अब जानैपऱ्यो त्यही लागि पहिला चाहिँ हामी आयुर्वेदिक नै खान रुचाउँछौँ